मेरो सबैभन्दा ठुलो सबल पक्ष चाहिँ मेरो आमा बाबा हो आमा बाबा आमाले हामीलाई जे भन्नुहुन्छ राम्रोको लागि भन्नुहुन्छ भन्ने म मान्छु अनि बाबाले पनि जे भन्नुहुन्छ त्यो म मान्नुलाई मान्नु मलाई ठुलो कुरा लाग्छ अनि उहाँहरूलाई खुसी पार्नु उहाँहरूले उहाँहरूलाई खुसी पार्नु उहाँहरूको इच्छा पुरा गर्नु मलाई जीवनमा मनपर्छ अनि मेरो केही कमजोरी हरू चाहिँ म बेसी छुच्चो अनि साथीहरूले साथीहरूसित बेसी बोल्नु सक्दिनँ अनि अरू मानिसहरूसित बेसी कम्युनेट कम्युनिकेट गर्नु सक्दिनँ अनि मेरो सबल पक्षहरूमा अझै मेरो गुरुआमाहरू हुनुहुन्छ उनीहरूले गर्दा हामी यहाँनिर उनीहरूले उनीहरूले गर्दा हामीले एजुकेसन पर्छ पाउँछ हामीले शिक्षा पाउँछ अनि उनीहरू पनि मेरो लागि ठुलो पक्ष हुनुहुन्छ